म कत्ति न्युजहरू हेर्छु आजतक न्युजहरू हेर्छु इन्डिया टिभीहरू हेर्छु तर कुनै न्युजमा पनि राम्रो खबरहरू हुँदैन राम्रो न्युजहरू हुँदैन किन भने सबै राजनैतिक झगडा यस्तो भएको मात्रै न्युजहरू हुन्छ हामीलाई देख्दाखेरि पनि राम्रो लाग्दैन हाम्रो नानीहरू छ पछि नानीहरूले के गर्छ राजनी राजनीति मात्रै गरेर ज्ञानको कुराहरू न्युजमा केही पनि हुँदैन जहिले तहिले झगडा भइराखेको हुन्छ न्युजमा जहिले पनि पार्टीबाजीको कुरा मारकाट य स्तो कुराहरू भइराखेको हुन्छ न्युज हेर्दा पनि असकल न्युज हेर्नु पनि मन लाग्दैन हामीलाई न्युज हेर्दाखेरि पनि यस्तो न्युज के हेर्नु भन्ने जस्तो लाग्छ न्युज देखेर पनि एकदम सिरहरू थाक्नु लाग्छ किनभने न्युजमा जहिले तहिले हेऱ्यो त्यही अर एकअर्काको गाली दिएको एकअर्कालाई भनेको एकअर्कालाई निचा देखाएको मात्रै देख्छ न्युजमा हामीलाई एकदमै ठिक लाग्दैन आफ्नो नानीहरू भविष्यमा नानीहरू हाम्रो नानीहरूलाई के होला हामी त अब केही छैन अहिले यत्रो साल बितिसक्यो र पनि हाम्रो नानीहरू सान सानो छ पछि भविष्यमा यस्तै राजनीतिहरू चलिरह्यो भनेदेखिन् त कहिले पेनी राम्रो हुँदैन त्यही कारण चाहिँ अब हामी चाहिँ यही कमप्लेन गर्नु चहान्छु कि न्युजहरू राम्रो अब सबै कुरोमा राम्रो होस् कहिले पनि नराम्रो होस् बनेर सोच्छौँ लोकल न्युजहरू पनि हेर्छु लोकल पेपरहरू पनि पढ्छु सुनचरीहरू पनि पढ्छु तरै पनि लोकल न्युजमा पनि कहिले पनि एकअर्कालाई दोस्रालाई गिराएको मात्रै हुन्छ कहिले पनि राम्रो हुँदैन कहिले पनि न्युजमा पेपरमा पनि राम्रो लेखेको हुँदैन जहिले तहिले त्यस्तै गालीहरू बकेको त्यस्तो हुन्छ त्यस्तो न्युजहरू नानीहरूलाई देखाएर पनि के गर्नु नानीहरू आजकलको नानीहरू न्युजहरू पढ्नु खोज्छ हेर्नु खोज्छ तर न्युजमा सबै नै त्यस्तो हुन्छ हामीले हेर्दाखेरि पनि कस्तो लाग्छ न्युजहरू राम्रो लाग्दैन भनेर सोच्छौँ पछि भविष्यमा यो यस्तै न्युजहरू चलिरह्यो यस्तै भइरह्यो भने कसरी चल्छ होला भनेर हामी सोच्छौँ